अँ हेलो बहिनी मैले तपाईँकोबाट छुरी किनेको थिएँ ल्याएको तिन दिनमै खत्तम न लाग्छ बिँड पनि फुटेर गयो बेकारको रहेछ यो फेरि फेरि लिनु म आउँदिन